हजुर हो त ए अब अहिले भन्नु हुन्छ भने चाहिँ अहिले चाहिँ बेङ्गल सफारी चाहिँ एकदमै फेमस छ हो त्यहाँ चाहिँ निकै फु मतलब तपाईँको पशुहरू ल्याएर चाहिँ राखी हालीसकेको छ हो तपाईँहरूलाई घुम्नु अब तपाईँ नानीहरू लिएर आउनु भयो घुम्नु चाहिँ एकदम राम्रो हुन्छ त्यहाँ चाहिँ त्यहाँनेर तपाईँहरूले बाघ भयो मृग हात्ती हो सबै कुरो सबै प्रजातिको जीव जन्तुहरू देख्नु पाउनु हुन्छ हजुर हजुर हजुर मिल्छ हजुर हजुर मेरो त कामै त्यही हो नि अब हो म त टुरिस्टलाई लिएर घुम्छु हजुर मेरो कामै त्यही हो नि तपाईँहरू आउनु होस् न आउँदा आउँदाखेरि कन्ट्याक्ट गर्नु होस् तपाईँलाई राम्रै मतलब कम रेटमै घुमाइदिहाल्छु नि म अरूलाई भन्दा हजुर राम्रोसँगले घुमाइदिहाल्छु हजुर हजुर हजुर हजुर एकदमै राम्रो छ अहिले त झन् गभर्मेन्टले इनिसिएटिब लिएर त्यहाँ निकै उयोहरू के हरे अहिले त बाघ पनि दि हालेको छ हो त्यो बा बाघ पनि हेर्नु हेर्नु पाइ पाइहाल्छ त्यहाँ पहिला पहिला हात्ती छा हात्ती बाघ भयो तपाईँको हिरणहरू भयो हजुर हजुर एकदम सजिलैसँगले बाटै छेउमा छ घुम्नु एकदम सजिलो हुन्छ तपाईँलाई सबै कुनै कुरोको असुविधा हुँदैन त्यहाँनेर तपाईँलाई हजुर हजुर हुन्छ हुन्छ ए तपाईँहरूको प्लान चाहिँ कहिले हो यसो घुम्ने चाहिँ

ए हुन्छ हुन्छ हुन्छ हुन्छ